मैले दुई हजार सोह्रको कुरा हो एउटा किताब पढेको थिएँ किताब के भन्दाखेरि टु स्टटेस भन्ने किताब थियो त्यो चाहिँ म दुई हजार सोह्र सालमा बाह्रौँ श्रेणीमा प्रथम दर्जामा उतिर्ण हुँदाखेरि चाहिँ मलाई स्कुलबाट प्राप्त भएको थियो त्यो किताब फर्स्ट फर्स्टमा चाहिँ मलाई अब स्कुलबाट प्राप्त किताब थियो नोभल त्यति मन पर्दैन थियो तर पछि पढ्दै पढ्दै जाँदाखेरि मलाई एक् अत्यन्तै राम्रो लागेको थियो र त्यो किताबमा भएको क्यारेक्टराइजेसन है त्यस्को अङ्ग्रेजीमा चाहिँ अब कस्तो खालको अङ्ग्रेजी भन्दाखेरि चाहिँ बुझ्न सकिने रिलेट गर्न सकिने खालको अङ्ग्रेजी रहेको कारणले गर्दाखेरि मलाई एकदमै राम्रो लागेको थियो र मैले त्यो किताब धेरैपल्ट पढेँ एकपल्ट दुईपल्ट मात्रै नपढेर चार पाँचपल्ट पढेँ र प्रवासको समयमा जति बेला म कलकतामा म प्रवास गर्ने गर्थेँ त्यतिखेर मैले त्यो किताबको धेरैपल्ट अध्ययन गरेँ र अध्ययन गरे बापत मलाई एकदमै राम्रो लागेको थियो त्यो किताबबाट मैले धेरैवटा नयाँ सिक् कुराहरू सिक्न पाएको पनि महसुस गरेँ